हौ पाल्देन कता छ हौ मलाई एउटा गाडी चाहिएको थियो डेलो जानु छ कि अहिले तिमीहरू कतिमा जाँदैछौ डेलोको दाम कति छ मलाई एउटा गाडी चाहिएको छ डेलोमा र पठाइदेऊ न मलाई एउटा रिजनेबल रेटमा पठाइदेऊ ल मेरो पाहुनाहरू आएको छ कि उनीहरूलाई पठाउनु पर्ने छ अलिक दाम चाहिँ मिलाएर पठाइदेऊ किनभने गाडी त म पनि ड्राइभर हो मलाइ पनि गाडीको भाडा याद छ त्यसले गर्दा अहिले गाडी मेरोमा नभएको कारणले गर्दा मैले तिमीलाई भनेको छ भने यदि तिम्रोमा छैन भने पनि कसै त्यहाँ साथीहरूलाई भनेर एउटा म्यानेज गरिदेऊ ल ल ल